नेपालीमा धेरै विभिन्न जातिहरू छ जहाँ हामी चाहिँ तामङहरू हो यहाँ यहाँ ल्होसार पनि तामङ भाषाबाट बेसी मनाइँदैन नेपाली भाषा ज्यादा प्रयोग गरिन्छ अनि डम्फू डम्फूको तालमा गीतहरू पनि ने नेपालीबाटै ज्यादा प्रयोग गर्छ